मलाई मन पर्ने मलाई एकदमै मन पर्ने खेल चाहिँ लातेभकुण्डो हो है र एकदमै प्रिय खेलाडी चाहिँ रोनाल्डो क्रिसटिना रोनाल्डो हो